हजुर

खै मलाई थाह भएन हामीलाई अब उताबाट त्यो सेन्टरबाट जस्तो दिन्छ हामीले त्यस्तै त्यहाँ डेलिभेरी गर्ने हो हामीले त त्यहाँनिर अब हेर्दैन पनि डाइरेक्ट आयो अनि त्यहाँदेखिको आएपछि त्यहाँनिर अन् त्यहाँदेखिको त्यो फोनबाट हेर्यो त्यहाँदेखिको त्यहाँ पार्सलमा नाम हेर्यो त्यहाँदेखिको कल गरेर हामी त्यो त्यति मात्रै दिन्छ हामी हामीलाई थाह छैन त्यस्तो चाहिँ होइन नि त अब हामीले पनि त्यहाँनिर अब हामीले त्यहाँनिर त्यो उयो गरेकै हुँदैन अब उताबाट जस्तो हामीलाई त्यो प्याक गरेर पठाउँछ हामीले त्यतिकै त्यो ब्यागहरूतिर उयो गरेर त्यतिकै रिसिभ गरेर यता तपाईँहरूलाई त्यहाँनिर त्यो पार्सल त्यहाँनिरको यहाँनिर रिसिभ गर्न आउँछु अन्त तपाईँलाई इफ अब त्यस्तो त्यो सेटिसफाई भएन भने त्यो रिटर्न गर्नु पनि त सक्नुहुन्छ तपाईँले हजुर रिटर्न गर्नु सक्नुहुन्छ त्यहाँनिर गएर एप्समा गोएर गर्नुहोस् न त्यहाँनिर त्यहाँनिर टाइम दिएको हुन्छ तपाईँलाई टेन डेज एट डेज हो यस्तोमा रिटर्न गर्ने हुन्छ त्यहाँनिर गएर तपाईँले गर्दा पनि हुन्छ हजुर

हजुर हजुर त्यही त अन्त तपाईँले हजुर रिटर्न गर्नुहोस् न अन्त त्यहाँनिर गएर हेर्नुहोस् कति दिनसम्म त्यहाँनिर रिटर्न त्यहाँनिर डेट त्यहाँनिर डेट दिएको हुन्छ त्यो डेट डेट गरेर त्यहाँनिर तपाईँले रिटर्न गर्दा पनि हुन्छ हुन्छ